मसँग छ रवीन्द्रनाथ टेगोरद्वारा लिखित पुस्तक गीताञ्जली मसँग छ अनि गीताञ्जलीले लिटरेचर साहित्यको क्षेत्रमा नोबल प्राइज नोबल पुरस्कार पनि पाएको हो अनि उक्त किताबभित्र रवीन्द्रनाथद्वारा लिखित शृङ्गारिक कविता गानाहरू त्यहाँ छन् सङ्ग्रहित छ त्यसरी नै मलाई अर्को मनपरेको नेपाली किताब हो पहिलो प्रहर डक्टर कुमार प्रधानद्वारा लिखित पहिलो प्रहर एकदमै विरलै एकदमै रियरेस्ट किताब हो जो अहिले घडी पाउनु पाउँदैन पनि अनि त्यो किताबभित्र दार्जिलिङ विषय थुप्रै थुप्रै कुराहरू पनि लेखिएको छ अनि त्यो किताब पनि मसँग सुरक्षित छ अनि दुवै पुस्तकहरू मैले धेरै पहिला किनेको